मलाई घरपालुवा जनावर मन पर्छ है र मसित पनि धेरै घरेलु पशुहरू छ र यसले एकदम हामीलाई फाइदा दिन्छ है र जस्तै हामी कुकुरलाई हेर्छौँ भने हामीलाई एकदम जागरुक गराउँछ है हामीलाई एक्टिभ बस्नु यसले सिकाउँछ र कुनै बाहिरबाट जनवारहरू स्यालहरू आयो भने यसले हामीलाई सतर्क गराउँछ र बिरालो हेर्छौँ भने एकदम हामीले धेरै कुरामा हाम्रो लागि फाइदा हुन्छ र साइन्टिफिक एउटा एभिडेन्स पनि छ है बिरालोले हामीलाई काम बस्नु हामीलाई सिकाउँछ र हाम्रो स्ट्रेसहरू अलिक कमी हुन्छ बिरालोको कारणले गर्दा है र मुसाहरू फैलिनुदेखि हामीलाई सहायता गर्छ है मुसाहरू मार्छ र गाई हामीले गाईलाई लियौँ भने त्यसले हामीलाई धेरै सहायता गर्छ आर्थिक अवस्थामा पनि यसले सुधार ल्याउँछ है हाम्रो यसको हामीले दुधहरूलाई हामीले बेच्नु सक्छौँ यस्को दुधहरूद्वारा धेरै डेरी प्रड्क्टसहरू बनिन सक्छ र गाईले हामीलाई गोरुले गोरुलाई हेऱ्यौँ भने हामीलाई खेतहरू जोत्नुमा है साइता गर्छ र हामीले गधाहरू हऱ्यौँ भने एउटा जग्गादेखि अर्को जग्गासम्म सामानहरू गुड्सहरू ट्रान्सपोर्ट गर्नुमा यसले हामीलाई सहायता गर्छ बाख्राहरू हेऱ्यौँ भने